हामी गाईको मल चाहिँ हामी साग सब्जीतिर लाउँछौँ मकै रोप्दाखेरि मकैमा लाउँछौँ फुलहरू त फुलमा लाउँछौँ अब हामी सुँगुरको मल चाहिँ हामी चलाउँदैनौँ कुखराको सुलाीहरू चाहिँ हामी खोर्सानीतिर चाहिँ लाउँछौँ हामी गाईको मलमा चाहिँ गुन्द्रुकहरू नि यसो कुमाउँछौँ बनाउँछौँ